हलो किङ थाई रेस्टुरेन्ट हो मलाई छःजनाको लागि खाना अर्डर गर्नु थियो है म यहाँ प्रिमताम रोडबाट बोल्दैछु मेरो घरमा अलिक गेस्टहरू आउनुभएको छ उनीहरूको लागि खाना चाहिएको थियो मलाई तिनवटा भेज आइटम चाहियो अनि तिनवटा चाहिँ ननभेज पठाउँदा पनि हुन्छ है भेजमा के के आइटम छ होला है पनिर चाहिँ अलिकति त्यो साही पनिर टाइपमा पठाई दिनुहोस् है अस्ति जुन चाहिँ पठाउनुभएको थियो त्यति बेला चाहिँ पनिरको क्वालिटी अलिक राम्रो थिएन अलिकति मलाई मनपरेन अनि चिकनमा पनि अलिकति क्रिस्पी थिएन अरे जुन चाहिँ चिकन फ्राइड बनाउनुभएको थियो त्यो अलिक क्रिस्पी थिएन भन्नुहुँदै थियो र यो पालि चाहिँ त्यस्तो नहोस् है मलाई इस्पेस्यल्ली साही पनिर अलिक एकदम मजाले बनाएर पठाई दिनुपर्यो अनि त्यसमा अरू तपाईँको भेज आइटम मिक्स भेज को आइटम पनि छ भने त्यो पनि हाली दिनुहोस् अन्य तपाईँले तपाईँको जे आइटम छ त्यो हालिदिएर पठाई दिनुहोस् है अनि ननभेजमा चाहिँ चिकन अनि मटनको चाहिँ दुई दुई पिस हाली दिनुहोस् र त्यसरी मलाई छः भाग पठाई दिनुहोस् अस्ति अलिक टाइममा आइपुगेको थिएन है र आज चाहिँ अलिक टाइममा पठाई दिनुहोस् किनभने मेरो गेस्टहरू आएर जो आउनुभएको छ उहाँहरू फर्किनु पनि हुन्छ र उहाँहरूलाई मैले टाइममा खुवाउनुपर्ने हुन्छ अहिले कति बज्यो अहिले दुई बज्यो मलाई कति घन्टामा दिनुहुन्छ मलाई चार बजीभित्रमा चाहिँ एक्ज्येक्टली चाहियो मैले उहाँहरूलाई चार बजी चाहिँ लन्च गराएर पठाउँछु है र त्यसले गर्दाखेरि तपाईँ टाइममा पठाई दिनुहोस् अनि त्यसमा अलिकति स्न्याक्स पनि पठाउनुभयो भने हुन्छ स्न्याक्सको रूपमा के छ यसो पकोडा सकोडा अलिकति के केहरू एड गरेर त्यसमा पठाई दिनुहोस् अलिकति अनि त्यो चाहिँ अलगै प्याक गरेर पठाइदिनु है र त्यसलाई त्यो स्न्याक्स चाहिँ अलिकति अगाडि पठाउँदा पनि हुन्छ एकजनालाई सेन्ड गरिदिँदै गर्नुहोस् अनि अरू जुन चाहिँ खानाको अर्डर छ त्यो चाहिँ तपाईँले अलिकति बादमा पठाउँदा पनि हुन्छ मलाई चाहिँ चार बजीभित्रमा चाहिँ मलाई यहाँ चाहियो छःजना छ जम्मा छःजनालाई है तिन तिनवटा चाहिँ भेज पठाउनु पर्यो तपाईँले प्याक गरेर अनि तिनवटा चाहिँ ननभेज ननभेजमा चाहिँ चिकन हो अनि त्यसमा चाहिँ तपाईँले मटन पनि अलिकति एड गरिदिनुहोस् न मटनको अलगै यता भेजमा चाहिँ पनिर चाहिँ इस्पेयसल्ली साही पनिर नै बनाएर पठाइदिनु होला उहाँले जो भेज खानेहरू छ उहाँले एकदम मनपराउनु हुन्छ र मेरो एकदम अलिकति त्यो भेज उहाँले एकदम साही पनिर चाहिँ पुरा मनपराउने हो त त्यसले गर्दाखेरि उहाँलाई चाहिँ इस्पेसल्ली खुवाउनु भनेर नै तपाईँहरूको अलिकति नाम पनि चलेको छन् त रेस्टुरेन्टमा साही पनिर त्यसले गर्दाखेरि साही पनिर चाहिँ त्यही अलिकति मजाले ग्रेभी बनाएर पठाई दिनुहोला है र टाइममा आइपुगोस् चार बजीसम्म